प्रारम्भिक बाइकरहरूले गर्ने केही सामान्य गल्तीहरू चाहिँ अब के के हुन् भने चाहिँ ओभर ओभर स्पिड भयो प्राय ले हेल्मेट नलाइकन हिँड्ने गर्छन् र यो गल्लीहरूबाट कसरी बाँच्न सक्छौँ भने चाहिँ आफूले कन्ट्रोल गर्नुसक्ने स्पिड कुदाउनु पऱ्यो हेल्मेट हेल्मेटहरू लाएर हिँड्नुपऱ्यो र आफूसँगै एउटा सानो फर्स्टएड किट पनि लिएर हिँड्नु हिँह्नुपऱ्यो र त्यसैगरी कडाइका साथ पालन गर्नुपर्ने नियमहरू चाहिँ के के हुन् भने चाहिँ आफ्नो ड्राइभर लाइसेन्स हुनुपऱ्यो र गाडीको कागज पत्र कुनै पनि कागज पत्रहरू फेल हुनु भएन र वान वेहरू छ भने अब त्यही त्यही प्रकारले हिँड्नुपऱ्यो ट्राफिक रुललाई मज्जाले फलो गर्नुपऱ्यो